म सौरभ सिल्वाल है म तपाईँहरूलाई मेरो जीवनमा प्रमुख तक्निकी परिवर्तनहरूको बारेमा बताउन गइरहेछु के मेरो जीवनमा है ठुल्ठुलो परिवर्तनहरू भएको थियो तपाईँहरूलाई भन्नु गइरहेको छु पहिलोमा तपाईँको यो फोनहरू आयो है जब कि हामी स्कुल पढ्दा एकदमै फोन थिएन है पछि पछि फोनहरू आउँदै गयो त्यसमा यो स्मार्ट फोन थिएन त्यो फोनमा हामी खालि भोइस मा बात गर्नुसक्थ्यौँ मेसेजमा बात गर्नुसक्थ्यौँ र दुई हजार दस पन्ध्र दस बाह्रदेखि दुई हजार दस बाह्रदेखि स्मार्ट फोनहरू पुरै निस्किनु थाल्यो र स्मार्ट फोन निस्कियोपछि भारत सरकारले जियो कम्पनी सँग मिलेर है र दुईवटा भएर एकदमै कलिङहरूको लागि एकदमै सस्तो मूल्यमा है कम्ती दाममा नेट र फोनको प्याकेजहरू निकालिदिँदा सबै भारतको मानिसहरूको या त मेरो पनि है सब सबैको लागि तपाईँको एकदम कम मूल्यमा मिडल क्लास फ्यामिलिजहरूलाई एकदमै नेट चलाउने सुविधा गरिदिनु भयो त्यसले गर्दा एकदमै ठुलो फ्याक्टर भयो नेटबाट हामीले धेरै कुरो सिक्नसक्छौँ राम्रो पक्षमा हेर्दाखेरि हामीले धेरै सिक्नसक्छौँ है र अर्को परिवर्तन म भन्न गइरहेछु सेकेन्ड परिवर्तन मेरो पहिला हामी सानो हुँदा हामी दाउरामा खाना पकाउने गर्थ्यौँ पछि पछि हामी पछि पछि हामी राइस कुकर देखि लिएर ग्यासमा है र राइस कुकर ग्यासमा हामी खाना पकाउनु थाल थाल्यौँ राइस कुकर ग्यासहरूमा खाना त्यसले गर्दा इलेक्ट्रोनिक यो मिडिया एकदमै हाम्रो लाइफमा बढ्दै गयो हामी पहिला क्यान क्यान्डल ढिप्री बत्तीमा बस्ने गर्थ्यौँ र पछि पछि अहिले हामी करेन्ट फ्लोन लाइट्स्हरूमा बस्ने गर्छौँ र हामी लाइटबिना अहिले बस्नु सक्दैनौँ है लाइटबिना एकदमै बस्नु सक्दैनौँ र अहिले घरैपिछे वाइफाईहरूको सुविधा आयो है वाइफाईहरूको एकदमै सुविधा भएको कारणले गर्दा फोनमा चलाउनुदेखि टिभी चलाउनुदेखि देश विदेशमा बात गर्नुदेखि लिएर है सबैसँग एकदमै इजी कम्युनिकेसन बढ्दै ग कम्युनिकेसन एकदमै इजी भएको कारणले गर्दा हामीलाई धेरै सुविधा तपाईँको अर्को पनि म भन्नु गइरेहको छु इमेलहरूदेखि लिएर पहिला हामी युजल्ली पोस्ट अफिसको थ्रु है ह्यान्ड रिटन लेटर्सहरू पोस्ट गर्नुपर्थ्यो अहिले हामी ग्याजेट युज गरेर इमेलहरू युज गर्छौँ इमेल युज गर्छौँ एसएमएसको थ्रु गर्छौँ वाट्सएपको थ्रु इन्स्टाग्राम फेसबुकहरू चलाउने भएकोले एकदमै हामीलाई सुविधा भएको छ देश विदेशको टाढा टाढाको मान्छेहरू पनि अहिले हामी नजिकैमा बात गर्नसक्छौँ नजिकैसँग मजाले बात गर्नसक्छौँ र संसार सानो बनाइदियो यो ग्याजेट्सहरू ल्याएर हाम्रो लागि एकदमै यो एकदमै ठुलो परिवर्तन हो दुई हजार तेइस हो अहिले र दुई हजार सालदेखिको अगाडि र यो तेइस वर्षमा धेरै कुरो एकदमै तक्निकी सुविधाहरू बढ्दै गइरहेका छन् है र यति नै म आजको लागि यति नै भन्छु थ्याङ्क्यु